हाम्रो दार्जिलिङमा यो महाकाल टेम्पल भयो महाकाल टेम्पल चाहिँ अब बिहानको यो अब एक यहाँ त महाकाल टेम्पलको बाारेमा चाहिँ अब एकपल्ट जान्छ भनेर भाकल चाहिँ गर्नु भएको छैन अरे अन्त एकपल्ट भाकल गर्यो भने चाहिँ जानैपर्छ अब त्यस्तो क्या अब मज्जाले अब गयो त्यहाँदेखि फर्स्टमा अब जाँदाखेरि अब चौरास्ताको यता राइट साइटदेखि चाहिँ गयो राइटदेखि उकालो जाने बाटो भेट्छ त्यहाँदेखि त्यो उकालोबाट एउटा सिँडी सिँडी भेट्छ त्यहाँदेखि त्यहाँ एउटा गेट छ त्यहाँदेखि गेटबाट छिरेर गयो त्यहाँदेखि गेटबाट छिरेर गयो गयो गयो त्यहाँदेखि माथि फेरि एउटा गेट भेट्छ त्यहाँ गेटबाट छिरेर चाहिँ अब तिम्रो अब तपाईँहरूको त्यहाँ के अब माथि पूजामा लानु लागि सामानहरू किन्दा हुन्छ त्यहाँदेखि त्यही पूजामा लाने सामानहरू किन्दा त्यहीँबाट किनेर अब त्यहाँ पचास रुपियाँ नभए एक सय रुपियाँको पाउँछ त्यहाँदेखि त्यहाँबाट उकालो गयो त्यहाँ उकालो गएर त्यहाँदेखि महाकाल टेम्पलमा भिजिट गर्नु सक्नुहुन्छ त्यहाँदेखि त्यहाँदेखि मुनि अब त्यहाँदेखि सेकेन्ड जग्गा भन्नुपर्दा चाहिँ भानु भवन भानु भवन चाहिँ हाम्रो अब चौरास्ताको यता ब्या अब चौरास्ताको लेफ्ट साइडमा भनौँ लेफ्ट साइडमा भन्दा नि लेफ्ट साइडको अलिकति छेउमा त्यो त्यहाँदेखि त्यो चाहिँ उयो ट्राफिकको अलिकति यतापट्टि छ त्यहाँदेखि त्यहाँभित्र चाहिँ अब जाँदाखेरि अब परानो पुरानो हुन्छ नि अब त्यो पहिला पहिला घटेको घटित चिजहरू देख्नु हुन्छ त्यहाँभित्र भित्र पस्दाखेरि चाहिँ पहिला ठुलो दैलोबाट पसेर भित्र अब त्यहाँ ठुलो छ अब तपाईँले के अब त्यहाँ के चाहिँ के के चाहिँ हेर्नु सक्नुहुन्छ सबै अब हुन्छ नि अब सबै भन्दा नि सबै अब त्यो पहिला पहिला घटेको चिजहरू अब के के के भएको थियो त्यस्तोबारेमा छ त्यहाँदेखि त्यहाँदेखि उक हामी उकालो आयो त्यहाँदेखि अब यो उकालो आएपछि फेरि चौरास्तादेखि ओह्रालो झरेर ट्राफिकदेखि तलको ट्राफिकदेखि उकालो गयो जापानिज टेम्पल जापानिज टेम्पल चाहिँ अब पहिला तपाईँहरू गयो गयो गयो त्यहाँदेखि त्यहाँ एउटा गेटबाट चाहिँ ओह्रालो झरेर उकालो फेरि ओह्रालो ओह्रालो गयो उकालो जानुपर्छ त्यहाँदेखि त्यहाँ चाहिँ अब जापानिज टेम्पलभन्दा बुद्धको अब बुद्धको त्यो पहिला पहिलाको अब त्यो काहानीहरू अब त्यहाँ भित्तामा अब हुन्छ नि त्यो लेखेर चाहिँ अब व्यक्त गरिदिएको छ अब यस्तो यस्तो भएको थियो त्यस्तो त्यस्तो यस्तो यस्तो अब यहाँ यसरी भएको थियो त्यहाँ अगाडि पनि एउटा टेम्पल छ त्यहाँ पनि घुम्दा हुन्छ त्यहाँदेख यता फेरि त्यहाँदेखि अर्को जग्गा भन्दाखेरि पनि अब यो यता प्रगतिगामदेखि ओह्रालो उयो अगमसिंहको तपाईँले अगमसिंह गिरीहरूको उयो कप उयो कपुरहरू देख्नुहुन्छ तल अब त्यो त्यहाँ चाहिँ एउटा मन्दिर छ त्यहाँ अगमसिंह गिरीको कपुर अब ठुल्ठुलो अब हुन्छ नि अब त्यो लेखकहरूको एक देख्नु हुन्छ कपुरहरू त्यहाँदेखि